हेलो ओई प्रज्ज्वल सुन न अस्ति मैले अनलाइनबाट एप्पलको चार्जर मगाएको थिएँ कि त्यो चार्जरमा पुरा डिफल्ट रहेछ हौ के भएछ भन्दा त्यो चार्जरको चाहिँ अब टुप्पै बाङ्गिइरहेको क्या चार्जै ढिलो हुने प्लस अब वायरहरू हुन्छ नि वायरहरू निस्किरहेको त्यस्तो खालके थियो कि अनलाइन प्रडक्ट चाहिँ त्यो चाहिँ सस्तो देखाइरहेको थियो सस्तो फिफ्टी पर्सेन्ट अफ् जस्तो देखाइरहेको थियो त्यही कारण मैले सस्तो लागेर किनिहालेँ त्यो त्यस्तो खालके चाहिँ नकिन्नु रहेछ नि खासमा अनलाइन तिमीहरूले पनि देखिस् भन्ने अब नकिन्नु है त्यस्तो ल अँ फिफ्टी पर्सेन्ट थियो अनलाइन नमगा ल ल ओई राखेको